हालैमा नै म पञ्चायत कार्यालय गएको थिएँ मेरो रेसिडेन्सियल सर्टिफिकेट बनाउनुको लागि होइन त्यहाँनिर म द त्यो कार्यालयमा म दस बजी पुगेको थिएँ तर पनि प्रधान पञ्चयात प्रधान आइपुग्नु भएको थिएन होइन दस बजिसक्यो एघार बजिसक्यो बाह्र बजी उहाँ आइपुग्नु भयो उहाँ आउनु त भयो सिग्नेचर पनि गरिदिनु भयो तर मलाई जुन चाहिँ जग्गामा मेरो जुन चाहिँ रेसिडेन्सियल बुझाउनु पर्ने थियो उहाँ ढिलो भएको कारणले म त्यो मेरो समयमा गर्न सकिनँ मलाई त के लाग्यो भने उहाँहरूलाई नै हामीले कति कामको लागि नियुक्त गरेको हो तर ठुला पदका मानिसहरू चाहिँ साधारण जनताकोबारेमा नसोचेर र आफ्नै बारेमा मात्र सोचेको जस्तो लाग्यो